हजुर हो त भन्नुहोस् न के थियो काम ए हजुर इन्डोर प्लान्टहरू त मेरोमा पुरा छ त हौ कुन कुन चाहिएको थियो तपाईँलाई इन्डोर प्लान्ट चाहिँ फिलोडेन्ड्रन छ मोन्सटेरा छ पिस लिली छ स्नेक प्लान्टहरू छ कस्तो खाल्के चाहिँ चाहिएको तपाईँलाई भित्र राख्नुको लागि भित्र राख्नुको लागि एकदमै राम्रो चाहिँ तपाईँलाई पिस लिली हो अनि फिलोडेन्ड्रन पनि राख्नु सक्नुहुन्छ एकदमै राम्रो छ तर यसको चाहिँ अलिक महँगै छ हजुर एकदमै पिस लिली राख्नुभयो भने चाहिँ एकदमै राम्रो हुन्छ किनकि पिस लिलीले चाहिँ राति पनि अक्सिजन दिने गर्दाखेरि त्यसले कुनै प्रकारको एफेक्ट पार्दैन मान्छेलाई त्यही भएर हजुर गार्डनहरूको लागि पनि तपाईँले छ मेरोमा थुप्रै प्लान्टहरू त्यसमा चाहिँ फिलोडेन्ड्रनमा हजुर धुप्पीको बोटहरू त छ छनु त धुप्पीको बोटहरू जस्तै यो गोलो गोलो पारेर राख्नु सक्नुहुन्छ धुप्पीको बोटहरू छ गमलामा पनि राख्ने छ ए हजुर छ छ धुप्पीको बोट पनि अँ लिनु सक्नुहुन्छ तपाईँले हजुर हजुर अँ दुई फिटभन्दा माथि नै छ प्राइस भन्नुपर्दा चाहिँ तपाईँलाई इन्डोर प्लान्टको चाहियो कि आउटडोर प्लान्टको चाहिएको प्राइस चाहिँ एउटा पटको तपाईँको छ सय सात सयहरू पर्छ धुप्पी त अलिक महँगै छ इन्डोर प्लान्टको चाहिँ तपाईँको यो पिस लिलीको चाहिँ अलिक राम्रो खालको छ मेरोमा राम्रो क्वालिटीको पिस लिली पनि दुई प्रकारको पाउँछ त्यो हुँदाखेरि चाहिँ त्यसलाई एउटा पटको चाहिँ तपाईँको एकदमै फुलेकोसँग चाहिँ पाँच सय रुपियाँ पर्छ ए हजुर लिनु सक्नुहुन्छ नि पुरा छ मेरोमा तपाईँले पचासवटै भन् पचासवटाभन्दा ज्यादा पनि लिनु सक्नुहुन्छ हजुर हजुर छ त मन्सटेरा पनि मन्सटेरा त अहिले त पुरा महँगो छ त्यो भएर तपाईँलाई म पन्ध्र सयदेखि उकालो चाहिँ दिनुसक्छु पन्ध्र सयदेखि चाहिँ एकदमै तल घट्नु चाहिँ सक्दिनँ ए हजुर ए अँ ए हजुर हजुर तपाईँ आउनुहोस् न अन्त हजुर एकदमै गाडी जे पनि ल्याउनु सक्नुहुन्छ तपाईँले माज्दा पनि ल्याउनु सक्नुहुन्छ पिकअप पनि ल्याउनु सक्नुहुन्छ भेन जे पनि लिएर आउनु सक्नुहुन्छ गाडीको एकदमै सुविधा छ रोडमै छ मेरो घर एकदमै लिएर आउनुहोस् न हजुर हजुर साथीहरू लिएर आउनुहोस् कि म तपाईँलाई घटाइदिन्छु नि दामकाम त मिलिहाल्छ तपाईँ आउनुहोस् न हजुर आउनुहोस् न भोलि भोलि आउनुहोस् ए हस् हस् हुन्छ मलाई आउने बेलामा चाहिँ फोन गर्नुहोस् तपाईँ जति बेला पनि आउँदा हुन्छ म घरमै हुन्छु नि दिनभरि हुन्छ हुन्छ धन्यवाद दिदी